भर्खरै मैले एप्पल कम्पनीको एयरपड प्रो हेडफोन मगाएको थिएँ जसको अनलाइनमा रिभ्युहरू हेर्दा पनि एकदमै राम्रो थियो यसको साउन्ड क्वालिटी यसको चार्जिङ यसको चार्ज कतिसम्म रहन्छ भन्ने चार्जिङ भ्यालिडिटी पनि एकदमै राम्रो देखेर चाहिँ मैले पनि मगाएको थिएँ र अहिले मैले नै अनुभव गर्दा पनि यो एकदमै राम्रो रहेछ यसको यो ब्लुतुथ कनेक्टिभिटी पनि एकदमै सुपरफास्ट है एकदमै राम्रो छिटोसित कनेक्ट भइहाल्छ अनि कनेक्ट भइसकेपछि पनि यसको दुरी पनि मोबाइल फोनदेखि यो ए एयरपोडको दुरी पनि राम्रैसित कभर गर्ने खालके रहेछ र यसको चार्जिङ यसको चार्ज पनि धेरै समयसम्म कम के कम पनि आज गरेको भोलिसम्ममा कन्टिन्यु प्रयोग गऱ्यो भने पनि निरन्तर प्रयोग गऱ्यो भने पनि दुई दिनसम्म रहने खालको यसको चार्ज पनि छ त्यसको साथै यसको साउन्ड क्वालिटी एकदमै राम्रो लाग्यो मलाई चाहिँ सबैभन्दा दामी चाहिँ साउन्ड क्वालिटी बेस पनि राम्रो है ट्र्याभल पनि राम्रो सबै दामी यसको सुन्ने अनि त्यत्ति मात्रै नभएर साउन्ड क्वालिटीसँगै यो जुन चाहिँ हामीले बोल्दैछौँ यसको त्यो माउथ स्पिकरले क कभर गर्नुपर्ने जुन चाहिँ दुरी छ त्यो पनि एकदमै राम्रो क्या मैले सानो बोल्दा पनि उताबाट जो मसित बात मारिरहेको छ उसले मजाले सुन्ने त्यो खालके यसको रहेछ अरू कम्पनीको एयरपोड्सहरूमा त्यो सुन्ने यस अलिकति समस्या हुन्छ यो तर एप्पल कम्पनीको एयरपोडमा चाहिँ त्यो छैन रहेछ एकदमै मलाई मनपर्यो यी कुराहरू चाहिँ यसको अनि साथसाथै यसको यो चार्जर पनि राम्रो है एकदमै हामीले जसरी पनि प्रयोग गर्नुसक्ने साथसाथै यसको राम्रो रहेछ यो के भन्नु यसको लुक्स पनि यसको हेर्दा पनि राम्रो देखिने यसको कलर पनि राम्रो है त्यत्तिकै राम्रो सुनिने पनि भएको कारणले गर्दा मलाई यो एकदमै मनपरेको छ